हेलो हजुर भन्नुहोस् हजुर हजुर हाम्रो यहीँ तल कालिम्पोङबाट झन्डै आधी घन्टा अलिक बेसी अब घरको साइज हेरेर हुन्छ अनि पेन्टको दाम सबै

हजुर अब पेन्टको चाहिँ तपाईँले हेरी हेरी हुन्छ हो अब राम्रो लगाउनुपऱ्यो भने अलिक महँगै पर्छ तपाईँलाई अनि अब अलिक कम्तीमै लगाउनुपर्छ अलिक हुन्छ त्यस्तो हुन्छ अब घर अलिक ठुलै छ भने चाहिँ अब निकैजना लाग्छ अनि दसजनाहरू अलिक कम्ती आठजना जस्तो अब खानाहरू खाना परेन भने अब टाइम ए खाना गरेन भने चाहिँ अब अलिक बेसी नै लाग्छ गऱ्यो भने चाहिँ अलिक कम्ती हुन्छ हजुर भन्नुहोस् हजुर त्यो चाहिँ गाडी चाहिँ आफ्नै हजुर हुनु चाहिँ आठजना जस्तो हुन्छ हो अनि तपाईँको पेन्टहरू अब दिनको नि दिन गर्नुभयो भने सक्नुहुन्छ तपाईँ अब हुन्छ आएर अब तपाईँ कहिलेदेखि गर्नुहुन्छ हो अनि हुन्छ अब आएर पेन्टहरू छान्नुहोस् हामी गरिदिन्छौँ त हुन्छ हजुर हुन्छ